हाम्रो घरमा चाहिँ एन्जेलिया गोदावरी सयपत्री धेरै जस्तो फुलहरू छन् अन्त जस्तै कि स्पाइडर प्लान्टहरू हुन्छ मनी प्लान्टहरू त्यस्तोहरू पनि धेरै जस्तो छ अन्त सकुलेन्ट प्लान्टहरू पनि हामीले हट हाउसहरूतिर राखेको छ अन्त त्यो फुलले गर्दाखेरि चाहिँ अब घर पनि एकदम सुन्दर देखिन्छ प्रकृतिले त्यसमा अब एकदमै नजिक हुन्छ हामी पनि त्यो प्लान्टलाई पनि पुरा स्याहारसुसार गर्नुपर्छ पानी टाइममा हाल्नुपर्छ अन्त त्यो पनि कति पानी नपाएर पहेँलोहरू पनि हुन्छ होइन अन्त त्यसलाई चाहिँ धेरै स्याहारसुसार चाहिन्छ अन्त त्यसको अब जब हामीले त्यो फुल स्याहार्छ अन्त त्यसलाई गर्दाखेरि त्यो कोपिलाहरू जब त्यो हुर्किन्छ अथवा त्यसको फुल फुल्छ त्यति बेला कस्तो राम्रो लाग्छ आफैँलाई पनि अब त्यो जोगाउनु मनपर्छ अब कतिले भच्याइदिँदाखेरि पनि अब कस्तो मन दुख्छ अन्त अब त्यो फुलले गर्दाखेरि पनि अब आफ्नो वरिपरि पनि एकदमै सुन्दर देखिन्छ